कति यो ग्यासहरू हामीले प्रयोग गर्दाखेरि चाहिँ एकदमै ध्यान दिनु पर्छ कति ग्यासहरू हामीले भरेर ल्याउँदाखेरि कतिले कति डिलरहरूकोबाट हामी ल्याउँदाखेरि चाहिँ हामीले एकदम आधा पनि लिएर चलाएको हो है यस्तो यस्तो चिटिङरू पनि गर्छ कतिले अनि कतिको त्यो राम्रोसँगले रेगुलेटर नलाग्ने डिस्टर्ब हुने हौ त्यस्तोहरू हुन्छ पुरा त्यो पनि हामी उपभोक्ताहरलाई चाहिँ साह्रो छ हामीले त पैसा तिर्नु पर्छ उनीहरूले त पैसा अब त्यो ग्यासको भरीकै हामीसँग हामीबाट लिन्छ हामी यता गर उता गर यसो हामी ए हामी नै पब्लीकै नै लडनु हो पब्लिकै मर्नु हो हामीलाई जतैबाट भए पनि गिराई रहेको हुन्छ हो हामी खुसी पनि छौँ अब सजिलो आलिकति यो समर सिजनमा है औना पाहुनाहरू आउँदाखेरि चियाहरू पकाउनुको लागि हामी आगो फुकिबस्नु परेन चुल्हामा घोप्टिबस्नु परेन त्यो मात्रै सजिलो छ नि टक्कै अन गर्यो चिया टक्कै बसायो त्यहाँबाट पाहुनाहरूसँग बात गर्दै हामीहरू चिया पाक्छ त्यो स त्यो मात्र सजिलो छ नि अब हामी ढुक्कैसँगले दाउराकै सिस्टमले हामीले प्रयोग गरिरह्यौँ भने त्यो पन्ध्र बिस दिनमा त्यो चौध पन्ध्र सौमा भरेको सिलिन्डर हामीले सकिपठाउँछ चौध सौ पन्ध्र सौको दाउरा काट्यौँ भने हामीले झन्डै वर्ष जान्छ खाना मात्रै नपकाएर खाना सब्जी मात्रै नपकाएर खाना सब्जी पकाएर गाई बस्तुलाई दाना चारो बनाएर पनि हामी वर्ष दिन जस्तो पुग्छ दाउराले तर अब सिस्टमपट्टि हामी जान्छौँ एकजनाले अब यो प्रयोग गरेपछि हामी अर्को पनि त्यहीपट्टि नै जान्छौँ त्यही भएर चाहिँ आज हामीहरू साँच्चि नै धरै कुरोहरूमा हामीरू खर्चिन्छौँ मात्रै त्यसै कारण हामीरू अलिकति एउटा स्टेपबाट अर्को स्टेपमा कदम चाल्नलाई साह्रो परिरहेको छ